हाम्रो वार्षिक मेला चाहिँ मैले सिक्किमको जोरथाङ नामक ठाउँको मेलामा माघे मेला जुन लाग्ने गर्छ माघे माघ महिनाको छेउमा जब माघे सङ्क्रान्ति लाग्छ सङ्क्रान्ति लागेपछि जुन मेला लाग्ने गर्छ माघे मेला त्यो चाहिँ आमाबाबासँग सालेनैपिछे वर्षैपिछे जाने गरेकी छु अहिले त अब त्यस्तो अब याद हुँदैन अब ठुला भइसकियो तर पनि सानोमा चाहिँ धेरै जाने गर्थ्यौँ मेलामा गएर त्यो मेलाको पिङहरू खेल्ने गरेको रोटे पिङहरू खेल्ने गरेको चिउचिउ भएकोहरू अनि हावामिठाई चाहिँ जसरी पनि किन्नैपर्ने किनिमागेको तीहरू भएर आफूलाई सबैभन्दा मनपर्ने मोमो खानैपर्ने त्योहरू चाहिँ मिठो मिठो यादहरू छन् मेलासँग जोडिएका जो चाहिँ आमाबाबाले मेलाको लुगा भन्नेबित्तिकै मेलाको लुगा पनि कोही बेला आफू नजाँदाखेरि आफ्नो त दिदी र दादा पनि हुने मिलाएर लानुपर्ने कोही बेला दिदीलाई कोही बेला दादालाई कोही बेला मलाई अनि नलाँदाखेरि पनि तर मेलाको लुगा भनेर ल्याइदिनु भएको हावामिठाईसँग तीहरू चाहिँ मिठा मिठा सम्झनाहरू हुन्